बालबालिकाको लागि चाहिँ धेरै एउटा अब भा भानु मैदान भनिने एउटा मैदान छ त्यहाँनिर धेरै किसिमका खेलकुदहरू राख्ने गरिन्छ बालबालिकालाई त्यही उपलब्ध छ अनि हामी बालबालिकालाई घुमाउन चाहिँ चियाबारी बगानतिर लैजाने गर्छौँ त्यस्तो त बाल बालबालिकाहरूको लागि मिन्स खेल्ने कुराहरू त छैन तर पनि हामी उप नानीहरूलाई डुलाउन ला ला लाने गर्छौँ एउटा मैदान छ त्यहाँनिर डेली त होइन हप्ता हप्तामा भए पनि कहिले महिनामा भए पनि खेलकुद कम्पिटिसनहरू हुने गर्दछ जस्तै रिसिम भयो ड्रविङ आर्ट्स कम्पिटिसन भयो त्यस्तै हरू चाहिँ गर्ने गर्दछौँ धेरैवटा खेल्नेहरू त छैन तर पनि नानीहरूलाई चाहिँ घुमाउने गर्दछौँ तर कहाँ टाढा टाढा नलगे पनि यतै गाउँको बगानहरू लैजाने गर्दछौँ नानीहरू धेरै खुसी हुन्छ केही कुरा सिक्नु सिक्दा यहाँ केही खेल्दा त्यो चाहिँ त्यसले नै बालिकाका लागि खण्डहरू यही खण्डहरू उपलब्ध छन्